अहिले खाना डेलिभरीको एउटा नयाँ एप आएको छ त्यसलाई कसरी चलाउनुपर्छ भन्दाखेरि चाहिँ एउटा त्यसमा रेड बटन हुन्छ त्यो बटनलाई थिचेर चाहिँ हामीले कस्टमरको अर्डर सुन्नसक्छौँ बुझ्यो होइन त तिमीहरूले त्यो अर्डर सुनेर चाहिँ उहाँहरूले के अर्डर गर्दैछ त्यो सुनेर हामीले अर्डर दिनुपर्छ र अर्को अर्डर सुन्नुको लागि चाहिँ त्यसमा एरो बटन हुन्छ त्यो एरो एरो बटन थिचेर फेरि हामी अरूको अर्डर सुन्नु सक्छौँ त्यसरी चलाउनुपर्छ ल यो एप चाहिँ